हेलो तपाईँ कहाँ हुनुहुन्छ अलिक तपाईँ छिट्टो गरेर आउनुहोस् न हेर्नुहोस् न त्यहाँ मेरो त टाइम पुरा उयस सइसक्यो वेस्ट भइसक्यो मलाई त दार्जिलिङ जानु पर्ने ढिलो भइसक्यो एघार बजीको टाइम दिएको छ छिटो आउनुहोस् न नभए तपाईँ ढिलो हुन्छ भने चाहिँ तपाईँ मलाई भन्नुहोस् म अर्को गाडी पक्रिएर जान्छु कालिम्पोङ स्ट्यान्डमा छु म